हेलो हजुर हजुर हो त अँ हजुर अहिलेको लागि त फ्री नै छु हजुर हजुर हजुर ए हजुर म्याम मैले त यो सुन्दाखेरि त एकदमै खुसी लाग्यो किनभने नानी पनि एकदमै घरमा त छाडा भएको छ हो अब सायद अहिलेको नानीहरू त्यस्तै हो प्याम्पर ज्यादा भएर पनि होला घरमा त हेर्नु न कसैलाई पनि टेर्दैन हो अँ मैले पनि उसको अब दिनदिनै अब चेकहरू गर्छु उसको अब यता कपीहरू पनि चेक गर्दा ओर्दाखेरि है अब हामीलाई त हेर्नु न ट्याक्कै टेर्दैन हो मैले पनि यो कुरा चाहिँ अब हजुरहरूलाई भन्नु नै भने एउटा प्यारेन्ट्स मिटिङ राखेको बेलामा चाहिँ अब राखौँ भनेर कुरा राखौँ भनेर चाहिँ सोचेकै थिएँ तर हजुरले भन्दाखेरि एकदमै खुसी लाग्यो है अन्त घरमा त त्यस्तो केही पनि होइन कि म्याम सायद उसलाई ज्यादा अब हामी कराइरहनु पनि सक्दैनौँ होइन अब किनभने अब हामी अब वर्किङ प्यारेन्ट्सहरू भएपछि है अलिकति गाइडलाइन्स अलिक राम्रोसँगले पढाइपट्टि दिनु अब नसकेको जस्तो लाग्छ यो चाहिँ किनभने अब हामी प्यारेन्ट्सहरूको नै अब अलिकति विक पोइन्ट जस्तो लाग्यो है अन्त नि म्याम मैले पनि यो कुरा चाहिँ म त फाल्टो पनि ट्युसन गरिदिउँ जस्तो लागेको थियो तर अब म्यामले नै यो कुरा राख्दाखेरि चाहिँ मलाई पनि एकदमै खुसी लाग्यो म्याम हुन्छ म्याम टाइम मिल्छ हजुर हुँदैन म्याम हुँदैन म एकदमै खुसी छु म्याम स्कुलमै हो भने त म खुसी नै छु हजुर ए हुन्छ म्याम हुन्छ